हामी बजार गयो भने पनि अब गाउँठाउँमा पनि हामी नेपाली नै बोल्छ सौदापात गर्नु पनि हामी नेपाली नै बोल्छ हामी ब्याङ्कतिर अपि कतै गयो भने पनि अफिस हामीले नेपाली नै बोल्छ हामी सबैतिर हामी नेपाली बोल्छ गाडीतिर चढ्यो भने नेपाली नै बोल्छ हामी चारैतिर अब जहीँ पनि जान्छ हामी नेपाली नै बोल्छ हाम्रो भाषा अब हामी जानिँदैन अरू भाषा अन्त नेपाली नै बोलिन्छ